भारतका महत्त्वपूर्ण स्थलहरू त थुप्रै छन् ताजमहल ताजमहल एउटा महत्त्वपूर्ण स्थलहरूमा एउटा आउँदछ यो जग्गा चाहिँ आग्रामा छ जुन चाहिँ चाहिँ शाहजहाँले आफ्नो प्रेमीको लागि मुमताजको लागि बनाएको हुन्छ बनाएको छ यो यो जग्गा चाहिँ एकदमै ऐतिहासिक हो किनभने यो पहिलाको समयमा बनाएको हो अनि त्यस्तै भयो दार्जिलिङको चियापत्ती दार्जिलिङको यो चिया चिया कमान चियापत्तीले चाहिँ थुप्रै संसारको मानिसहरूलाई चाहिँ आकर्षित गर्दछ यो दार्जिलिङको यो सानो टोय ट्रेन भयो यहाँको चियापत्ती भयो यहाँको चियापत्ती चाहिँ थुप्रे रुपियाँमा बिक्ने गर्दछ यो किनभने ब्रिटिसको समयमा चाहिँ उनीहरूले चाहिँ चियापत्ती रोपेर चाहिँ यहाँको यहाँ दार्जिलिङको मान्छेहरूलाई चाहिँ त्यसरी काममा लाउने गर्थ्यो र त्यसरी नै आहिलेसम्म छ यहाँ यहाँनिर चियापत्तीको यो चियापत्ती चाहिँ अनि त्यही भयो यहाँको टोय ट्रेन जो चाहिँ यो ब्रिटिसहरूको समयमा चाहिँ यो ट्रान्सपोर्टको लागि चाहिँ सामानहरू यहाँदेखि उता लानुको त्यहाँदेखि यहाँ लानुको लागि चाहिँ बनाएको हो थियो र अहिलेसम्म त्यो यो टी गार्डन अनि यो टोय ट्रेनले चाहिँ यो भारतको दार्जिलिङ भन्ने ठाउँमा चाहिँ आकर्षित गर्दछ टुरिस्टहरूलाई चाहिँ अन्त